मेरो नुस्का चाहिँ खाना बनाइसकेर मलाई कस्तुरी मेथी हुन्छ नि त्यो हातमा क्रस गरेर लगाउन मनपर्छ सबैभन्दा मनपर्ने मलाई चाहिँ अब खानावाना बनायो ओऱ्यो यो त्यो गऱ्यो त्यसमा चाहिँ कस्तुरी मेथी चाहिँ हातले क्रस गरेर लगाउन चाहिँ मनपर्छ त्यो चाहिँ सबैभन्दा अब स्वादिलो लाग्छ लगाइ सकेपछि खानलाई पनि सबैलाई सर्भ गर्नु चाहिँ त्यो मनपर्छ